भारतीय प्रणाली रा राम्रो देखिन्छ तर अब यसमा कति चुनौतीहरू पनि छन् बिशेष त हामी यहाँ गाउँ बस्तीका मानिसहरूलाई नानीहरूलाई धेरै असुविधा हुन्छ घरदेखि अब ठुलो स्कुल राम्रो स्कुल पढ्नुको लागि निकै टाडो जानु पर्छ त्यसमा अब बाटोहरू राम्रो छैन गाडीहरू हुँदैन कति अब हिडेर जानु पर्छ झोडी जङ्गल त्यस्तोहरू ठाउँहरूदेखि लिएर पार भएर ठुल्ठुलो ठाउँ सहरहरू जानु पर्छ त्यसमा अब उनीहरूले नानीहरूले स्कुल त पाउँछ तर अब स्कुलमा पनि कति सब्जेटहरू छ त्यसमा उनीहरूले राम्रोसँगले ध्यान दिनु पाउँदैन हामी गाउँ बस्तीको मान्छेहरू यस्तै अब हुन्छ अब कति उनीहरूलाई सुविधाहरू दिनु सक्दैनौँ शिक्षाहरू कति उयो गर्नु सक्दैनौँ सिकाउनु सक्दैनौँ अब उनीहरू जहाँसम्म त आफ्नो शिक्षा प्राप्त गर्छु भनेरै घरदेखि गाउँदेखि टाडो गएको हुन्छ र पनि अब जति सक्दो उनीहरूले ध्यान त दिइ राखेकै छ पढाइमा अब यस्तै हो अब कति चुनौती त हुन्छ